पहिला चाहिँ मैले लेकमीको प्रडक्ट चलाउ थिएँ त्यसले चाहिँ मलाई तर फापेन अनि गुड रिजल्ट दिएन मलाई चाहिँ अनुहारमा पोतोहरू आयो पिम्पल्सहरू आएको कारणले गर्दाखेरि चाहिँ दिदीलाई मैले भन्दाखेरि चाहिँ दिदीले यो प्लमको प्रडक्ट चला न भनेर मलाई सल्लाह दिनुभयो र यो प्लमको प्रडक्ट चलाउन थाल्यो पछि चाहिँ एकदम मेरो रिजल्ट राम्रो आयो अनुहारमा त्यसको क्रिमले मलाई चाहिँ फाप्यो अब पछिको दिनहरूमा पनि मैले अब यो प्लमकै प्रोडक्टहरू चलाउँछु भनेर सोचेको छु यसको क्रिम यसको सिरम टोनरहरू चाहिँ एकदम राम्रो हुँदोरहेछ अन्त मेरो स्किनहरूलाई पनि एकदम सुट गऱ्यो र ड्राइ थियो मेरो स्किन यसले चाहिँ लगाएकोदेखि एकदम राम्रो भएको छ मेरो स्किन पछिको दिनहरूमा पनि अब म यही लगाउछु एकदम राम्रो रहेछ पहिला नफापेको कारणले गर्दा मेरो अनुहारहरू पहिलाको प्रडक्टले चाहिँ नफापेको कारणले एकदम मेरो अनुहारहरू चाहिँ बिग्रेको थियो तर अब यो लगाउन थालेपछि चाहिँ एकदम राम्रो भएको छ तर अब पछिको दिनमा पनि म यही लगाउँछु अन्त म साथीहरूलाई पनि त्यही भनेँ मैले राम्रो हुँदोरहेछ लगा भनेर र अहिले साथीहरूले पनि लगाउन थालेको छ एकदम मन पऱ्यो यो प्लमको प्रडक्ट चाहिँ मलाई फापेको कारणले गर्दाखेरी मलाई एकदम मन पऱ्यो